मैले अब यो डिजिटल मार्केट भनेर चाहिँ अब कम्ती सुनेको त्यस्तो उयो छैन होइन त्यसमा अब जस्तो अब यता अब अनलाइन पेमेन्टहरू बारेमा अब अनलाइन अर्डरिङ त्यस्तो उयो बारेमा अब अनलाइन अर्डरिङ अनलाइन पेमेन्टमा भनेपछि चाहिँ मेनली क्यास अन डेलिभरी गर्नुपऱ्यो त्यो गऱ्यो भने चाहिँ अब सामान पनि राम्रो आउँछ तपाईँको क्यास पनि हातमै जान्छ र तपाईँले पहिल्यै अब अलरेडी पेमेन्ट गरेको छ भने त्यसमा त कोही बेला सामान राम् नराम्रो हालिदिनु सक्नुहुन्छ न सामान सामान नराम्रो हालिदिएको हुन्छ अब ल्याउँदाखेरि यहाँ ल्याएपछि त सामान त एकखेप चेक गरेर मात्रै पैसा रिसिभ त दिन्छ नि त होइन सामान चेक गरेर त्यही भएर चाहिँ त्यही कारण चाहिँ त्यति कुरा म भानिदिन्छु होइन जति पनि अब हामीले अब अनलाइन फुडहरू त अहिले त अर्डर गर्दाखेरि त अहिले त टकटक रुममा जहाँ रुम छ त्यहीँ टकटक आउँछ अनि बाइकहरू जाने सुविधा छ भने नभए रोड छेउमा छ भने रोडमा टकटक होइन पहिला पो ठक्कै ल्याउनै जानु पर्थ्यो दोकानमा अनलाइन डिजिटल नहुँदाखेरि अहिले डिजिटल हुँदाखेरि फोनमै क्यासहरू त्यस्तो लुज हुँदैन फोनमै हुन्छ फोनबाटै पेमेन्ट फोनबाटै अब सबै सुबिस्ता छ अहिले तर पनि अब अब मैले यसो विचार गर्दाखेरि चाहिँ जस्तै अब सेभिङ अकाउन्ट र करेन्ट अकाउन्टमा धेरै अन्तर हुँदो रहेछ अब जिपेहरू चलाउनु जस्तो अब सेभिङ अकाउन्टमा चाहिँ पैसा कम्ती चलाउनु पर्छ पाउँछ जिपेतिर मेक्सिमम् एक महिनामा ट्वेन्टी थाउजन्डहरू मात्रै उयो हुँदो रहेछ त्यस्तो अब पाउँदो रहेछ त्यति नै लिमिटेड रहेछ होइन त्यसमा अन्त करेन्ट अकाउन्टमा चाहिँ अब तपाईँको त्यो सेभिङ अकाउन्ट हुँदैन त्यसमा तपाईँले पैसा अब जति हाल्छ तपाईँको लिमिट अनुसार बढाउँदा पनि हुन्छ होइन त्यस्मा चाहिँ फाइदा लाग्यो त्यही कारणले अब जिपेहरू चलाउनु छ भने चाहिँ अब आफ्नो कोही बेला ट्रान्जेक्सनहरू ज्यादा हुन्छ भने आफ्नो अकाउन्टतिर होइन त्यही कारणले करेन्ट अकाउन्ट खोल्नु ब्याङ्कको होइन त्यति भन्न चहान्छु